ग्रामीणतिर खेलकुदको धेरै महत्त्व छ त्यसले गाउँका खेलाडीहरूलाई आफ्नो कला देखाउने एउटा अवसर दिन्छ र मान्छेहरू पनि धेरै खुसी भएर हेर्न जान्छन् सबैजना मिलेर हेर्ने गर्छन् र कोही कोही बेला यस्तो गाउँंमा फुटबल क्रिकेट गेम म्याच छ भने सबैजना मान्छेहरू हेर्न भेला हुन्छन् र त्यहाँनिर एकअर्कासँग बात हुन्छ र खेलकुदको विषयमा पनि बात हुन्छ र धेरै मनोरञ्जनको काम गर्छ त्यसले मनोरञ्जनको काम गर्छ खेलकुदमा राम्रो छ भने मान्छेहरूले अलिक ठुलो मान्छेहरूले पैसा पनि लगाउने गर्छ र खेलाडीहरूलाई सपोर्ट पनि गर्न खोज्छ अन्त जति पनि खेलाडीहरू छन् तिनीहरूलाई पनि सपोर्ट गर्ने गर्छ र गाउँघरमा त्यस्तो भयो भने धेरै मनोरञ्जन हुन्छ सबै गाउँका मान्छेहरू भेला भएर एकअर्कासँग बात पनि गर्छन् र एकअर्कासँग इन्टऱ्याक्सन भएको कारणले गर्दा मेल मिलाप बढ्छ र यो जुन क्लबहरूले अर्गनाइज गरेको हुन्छ जसले बनाएको हुन्छ तिनीहरूलाई पनि अझै सपोर्ट गर्ने कुराहरू देख्न सक्छौँ हामी र नानी बुढा बुढी सबैजना भेला भएर यहाँनिर मिलेर एउटा केही काम भइरहेको हुन्छ स्पोर्ट्स खेलकुद मनोरञ्जन एकदमै राम्रो हुन्छ कति दिन त्यहाँ गाउँमा केही हल्लाखल्ला भएकै हुँदैन सबैजना आआफ्नो काम व्यस्ततामा हुन्छ तर खेलकुद भएकोले गर्दाखेरि सबैजना फेरि एकअर्कासँग भेट गरेर हाँस्ने खेल्ने समय पाउँछ र धेरै मान्छेहरूले यस खेलकुदमा को मनोरञ्जन लिँदालिँदै पनि आफ्आफ्नो घरबाट के के सामानहरू लिएर त्यो भिडभाडमा बेच्ने पनि गर्छन् र खेलकुदको ग्रामिण एकदमै ठुलो महत्त्व छ महत्त्व छ र त्यसले गाउँका खेलाडीहरूलाई अझै सपोर्ट गर्ने अझै त्यसलाई अघि बढाउने हिम्मतहरू दिन्छ र जति पनि हेर्न आएका मानिसहरू छ तिनीहरूलाई पनि एकदमै राम्रो मनोरञ्जन हुन्छ